हामी हामी गाउँमा बस्छौँ हामी आदिवासीहरूसँग बस्छौँ आदिवासीले पनि हाम्रो भाषाहरू सिकेको छ आदिवासीले पनि नेपाली भाषाहरू सिकेको छ हामीले पनि आदिवासीहरू सिकेको छौँ सिकेको छौँ नेपालीहरूले पनि आदिवासी भाषा सिकेको छ आदिवासी भाषामा चैँ तोइ मोइ चाहिँ भन्छ हिने आवेला हुने जाएला का खा थिस् का काम कर थिस् आज का तिन पकाले त का कर थिस् काँ जा थिस् का ने से आव थिस् भन्छ यो भाषामा चाहिँ अब काममा गएकोलाई चाहिँ कने जा थिस् भन्छ कामबाट आएकोलाई कैया आले भन्छ का खाना पकाले भन्छ अब आज काम फिराले तोएर काम सिराले आज काँ जाथिस् तए घुमे जाथिस् का भन्छ अब काम कामबाट आयो भने काम करले तोय कित्ना पैसा कमाले भन्छ